हाम्रो यो भाटपाडा विजयपुर बस्तीमा अब गुम्बा नयाँ गुम्बा बनाउँदै छ सबैको सहयोग हामी बुद्धिस्टहरूको सहयोगले भर्खरै फाउन्डेसनहरू लगाउँदै छ अब थुप्रै छ गुम्बाहरू त ठुलो छ यो भाटपाडा चिया चिया बगान पनि हो अनि बस्ती एरिया फोरेस्ट एरिया पनि छ दुई भागा सँगै जोडिएको छ अनि आधी बस्ती आधी बगान होइन अन्त बगान एरियामा चाहिँ थुप्रै गुम्बाहरू छ अनि हामी यहाँ मिलेर चाहिँ बस्तीको मान्छेहरू मान्छेहरले चाहिँ अनि भर्खर नयाँ गुम्बा बनाउँदै छ अनि कम्ती भएकोले सदस्यहरू कम्ती भएकोले भर्खर बनिँदै छ अनि भर्खरै बनिनै लागेको छ आधाउधी त भइसकेको छ गुम्बाहरू अझै ठुलो ठुलो धनीमानी छोराछोरीको जाक हुनेले धेरै धेरै दान डोनेसनहरू दिन्छ हामी त गरिब मान्छे हो हामी त बेसी दिनु सक्दैनौँ महिनामा दुई सौ गरेर उठाउँछ अनि गुम्बामा बुद्ध जयन्ती हुने बेलामा पाँच सौ गरेर दिन्छौँ अनि त्यसरी दिँदैछ अनि चर्चहरू पनि छ क्रिस्चियनहरू पनि छ हाम्रो एरियामा गाउँमा चर्चहरू पनि छ दुई तिनवटा अनि भगवान् भनेको सबै एउटै हो र चर्चमा त जाँदैनौँ हामी गुम्बामै जान्छौँ तर मन्दिरहरू चाहिँ छ हाम्रो एरियामा फोरेस्ट एरिया हो हाम्रो हामीदेखिको अलिक माथि गयो भने लजहरू पनि छ टुरिस्टहरू पनि आउँछ बेला बेलामा यसो डिसेम्बर जनवरी फब्रुअरीमा टुरिस्टहरू आउँछ फोरेस्ट एरियामा हात्ती बाघहरूको फोटोहरू खिच्छ बस्छ लजमा एक हप्ता दुई हप्ता बस्छ मजाले लजमा बसेर घुमेर जान्छ जाडो महिनामा आउँछ उनीहरू अनि आएर मजाले जाडो महिनामा बसेर यतै टाढाको टुरिस्ट पनि होइन यतै अलिपुर कलकत्ता कलकत्तासम्मको चाहिँ आएको भनेको चाहिँ सुनेको थियो मैले अब हामी पनि गएको छौँ घुम्नुलाई हामी त टुरिस्ट होइन लोकलै हो तर पनि घुम्न पिकनिकको बेलामा पिकनिक खेल्नु जान्छु त्यहाँनेरि पिकनिक स्पट पनि छ अनि त्यहाँ अलिक तल झऱ्यो भने चाहिँ धाम आफै उब्जिएको धाम मन्दिर के शिवजीको मन्दिर हो शिवजीको अब त्यो मूर्ति हुन्छ नि शिवलिङ्ग शिवलिङ्ग शिवलिङ्ग आफै उब्जिएको छ त्यहाँ पिकनिक स्पटभन्दा तल खोलामा खोला पनि छ त्यहाँनेरि पौडीहरू खेल्ने खेल्दै गर्छ पूजा गर्ने गर्दै गर्छ त्यो चाहिँ फब्रुअरी महिनामा हुन्छ धाममा जानु चाहिँ फब्रुअरी महिना कुन चाहिँ महिना हुन्छ फागुन महिनामा फागुनमा जान्छ फागुनमा मन्दिरहरू जान्छ अनि माघ महिनामा चाहिँ मान्छेहरू वनभात पिकनिक खेल्नु जान्छ पहिला पहिला त वनभात भन्थ्यो अहिले त पिकनिकहरू भन्दोरहेछ अब हामीले त वनभात भन्थ्यो अहिलेको केटाकेटीहरूले चाहिँ पिकनिक पिकनिक जाँदैनौ पिकनिक जानुपर्छ यो डिसेम्बर एकतिस डिसेम्बर भन्छ डिसेम्बर महिना भन्छ हामीले चाहिँ पुस महिना पुस अँ पुस हो लास्ट पुस महिना भन्छ अनि पुस महिनालाई चाहिँ डिसम्बर भन्दोरहेछ डिसेम्बरमा चाहिँ जान्छ पिकनिक टुरिस्टहरू पनि त्यति बेलै आउँछ अनि त्यति बेला आउँदाखेरि चाहिँ हामीहरू हामी त जााँदैनौँ म त जाँदैन म त अब गाईवस्तु भएको मान्छे अरू अरू केही नभएको मान्छे छ त्यहाँनेरि सच्चा बिस्कुट कोल्ड ड्रिङ्कहरू बिक्री गर्नु जाँदोरहेछ देखेको मैले त्यहाँ जाँदा घुम्नु गएको थियो पन्ध्र अगस्ट अगस्ट महिनामा पनि जान्थ्यो त्यहाँ फुटबल खेलाहरू हुँदोरहेछ त्यहाँको सँग फुटबल खेलाहरू हुँदोरहेछ त्यहाँ हेर्नु जाँदा चाहिँ देखेको मैले टुरिस्टहरू टुरिस्टहरू भनेको त हामीले त ब्रिटिस पो हुन्छ होला भनेको काले ढेडहरू नि हुँदोरहेछ

आयो उनीहरू

पानीहरू बिक्री गरेको देख्यो मैले हाम्रो गाउँको मा छरछिमेकीहरूले मकैहरू बेचेको देख्यो पोलेर अनि आलुचप प्याजीहरू बेच्छ त्यति त्यहाँको स्पट खेलामा अन्त कसैले अब के के बेच्छ के के खान्छ अब त्यही त्यही आउँछ त्यति बेला टुरिस्टहरू अनि के भन्छ हात्तीहरू हेर्नु पनि आउँछ टुरिस्टहरू छेउबाट त हेर्नु पाउँदैन दुरबिनले चाहिँ हेर्दोरहेछ टाढोबाट टावर जस्तोमा माथि टुङमा चढेर टावरमा चढेर चाहिँ मजाले हेर्दै थियो अनि देख्छ अरे उनीहरूले हामीले त डेली जस्तै भेटिहाल्छ नि हामी त जान्छ फोरेस्टतिर दाउरा घाँसमा जान्छ त्यति बेलै भेटिहाल्छ देखिहाल्छ भाग्दा भाग्दा हत्तु हुन्छ

के भन्छ अनि त मैले अघि नै भन्यो नि गुम्बा भनेर यहाँ भाटपाडा चिया टी गार्डनमा त गुम्बाहरू थुप्रै छन् तिन चारवटा हाम्रोमा चाहिँ भर्खरै बनिँदै छ अनि हामीहरू बेला बेलामा काम गर्नु जान्छौँ गुम्बामा सहयोग गर्नुलाई सब गुम्बा सफा गर्नु अस्ति बुद्ध जयन्ती भएको थियो गुम्बा सफा गर्नु गयो गुम्बा सफा गरेर सजायो फुलहरू ल्याएर सजाएर अनि बुद्ध जयन्ती गरे गुम्बामा भर्खरै नयाँ गुम्बामा कम्प्लिट चाहिँ भएको छैन हुन्छ अब अलिअलि गरिबदु खीको कस्तो हुन्छ अब सहयोग गर्दा गर्दा बल्ल बनिँदै छ बेसी पनि छैन अब यहाँ त तिस चालिस घर मात्रै छ तिस चालिस घरले अब दुई दुई सौ गरेर कति चाहिँ हुन्छ धेरै साल भइसक्यो भर्खर बनाउँदै छ अनि गाउँसमाज मिलेर चाहिँ बेन्चीहरू किनेको छ चेयरहरू टेबलहरू अब कसैको घरमा पूजाआजा भयो भने उनीहरूकोमा अब सहयोगको लागि अब पैसा हुँदैन त्यही बेन्चीहरू नै लान्छ त्यही बेन्चीहरू लगेर पूजाआजा बिहा कार्जे किरियाकर्म सबै टारिन्छ टारेर चाहिँ अन्त त्यस्तै अब त्यति भनेर नै के भन्नु अरू म कामहरू पनि थुप्रै छ घरमा अब यसरी बात गरेर भएन होला